यहाँ दार्जिलिङ पहिला दोर्जिलिङबाट आएको नाम हो दोर्जिलिङ लेप्चा जातिबाट आएको नाम लेप्चाहरू यहाँ पहिलादेखिकै एक ठाउँदेखि अर्को ठाउँ जाने जाति हो उहिल्यैदेखिकै आएको ब्रिटिसकालीनको समयमा यहाँ टी प्लान्टेसन बाहिरबाट लिएर यहाँ लगाएका हुन् त्यस समय राईहरू नेपालबाट भित्र्याइएका भन्ने कुरा मैले सुनेको थिएँ र साथै यहाँ धेरैवटा जगाहरू ब्रिटिसकालीनका नै छन् जस्तै बोटानिकल गार्डन चौरस्ता जापानिस टेम्पल आदिहरू र यसलाई अहिले धेरै विकसित र परिवर्तन हुँदै आएको छ